हाम्रो क्षेत्रमा आमदामीका स्रोतहरू यही सौ दिने रोजगारहरू हुन् अनि गाउँठाउँ बस्तीहरूमा हाम्रो खेतला पातहरू यसो धान रोपाइँहरू यस्तै खेतला पात गरेर अनि घरहरू बनाइ बनाइन्छ त्यही घरहरूमा काम गरिन्छ यसो गिटीहरू कुट्न मसालाहरू बोक्नहरू यस्तै अवसरमा काम गरिन्छ